पहिला त इनारबाट हामीले डोरी लगाएर डोरीको सहायताले पानी निकाल्ने गर्थ्यो त्यो डोरी चाहिँ हामीले के गर्थ्यो भने एउटा सानो बाल्टीमा डोरीलाई चाहिँ बाल्टीसँग बान्थेँ अनि हामीले त्यो राखेर कुवामा त्यसलाई झारेर बिस्तारै झारेर बाल्टीमा पानी निकालेर चाहिँ यसरी तान्ने गर्थ्यौँ तानेर चाहिँ बाल्टीभरि भएपछि हामीले निकाल्थ्यौँ त्यसलाई निकालेर चाहिँ हामीले जुन चाहिँ भाँडामा चाहिन्थ्यो त्यो पानी त्यसरी हामीले खनाउँथ्यौँ तर अहिले चाहिँ धेरै सजिलो भएको हामीलाई मोटर लगाइदिनुभएर मोटर लाउँदा चाहिँ के हुन्छ के हुन्छ भने पहिला हामीले जुन चाहिँ त्यो पानी तान्नुमा बल पर्थ्यो त्यो अहिले बल गर्नु पर्ने परिश्रमै गर्नु पर्दैन मोटर चाहिँ पहिला नै ट्याङ उयो जुन चाहिँ कुवा इनार खनेको छ त्यो इनारमा चाहिँ पहिला नै पाइप फिट गरेको हुनाले स्विच त्यसलाई स्विच अन् गरे पछि चाहिँ आफै नै आफ्नो आफ्नो घरमा सिन्टेक्समा या आफ्नो आफ्नो कलमा नै पानी आइहाल्छ त्यसको लागि चाहिँ हामीले इलेक्ट्रिसिटी मतलब विद्युत चाहिँ हुनु जरुरी छ बत्ती चाहिँ करेन्ट चाहिँ हुनु जरुरी छ त्यसको लागि चाहिँ त्यो छ भने हामीलाई धेरै नै सुविधा हुन्छ त्यो त्यसलाई स्विच दिएपछि आफै नै सिन्टेक्स या आफ्नो आफ्नो कलमा आइहाल्छ